हेलो तपाईँ प्रेरणा भन् बोल्नु भएको हो होइन मेरो दोकानमा चाहिँ नयाँ नयाँ फोन आएको छ कि अगर तपाईँ लिनु चाहनुहुन्छ भने मलाई भन्नु सक्नुहुन्छ हजुर फोन चाहिँ मेरोमा लाइक पाँचवटा उयेसको आएको छ रियलमी ओप्पो आइफोन पनि आएको छ अगर तपाईँले चाहनुहुन्छ भने इमा इएमआईमा पनि इएमआईमा लियो भने सबभन्दा सस्तो दाम एउटा छ रियलमीकै एकदम सस्तो छ तपाईँले लिनु चाहनुहुन्छ भने चाहिँ त्यो चाहिँ मन्थली एक हजार गरेर पनि तपाईँले दिनु सक्नुहुन्छ हजुर हजुर त्यसको क्यामेरा चाहिँ एकदम दामी हुन्छ रियलमीको अन्त अर्को ओप्पोको पनि ब्याट्री चाहिँ दामी हुन्छ ओप्पो एमआई एनटेकहरू पनि छ अब तपाईँको इच्छा हो कुन लिनु चाहनुहुन्छ हजुर कहिले स मेरो दोकनमा एकचोटि भिजिट गर्नु आउनु सक्नुहुन्छ हुन्छ कहिलेसम्म आउनुहुन्छ होला है तपाईँले के लिनु चाहनुहुन्छ कुन चाहिँ खास चाहिँ लिनु चाहनुहुन्छ ए रियलमी ए रियलमीको चाहिँ क्यामेरा एकदम दामी हुन्छ हो अन्त क्यामेरा राम्रो हुन्छ ब्याट्रीको पनि ब्याकप राम्रो छ हो अन्त अगर तपाईँले ओप्पो पनि लिनु सक्नुहुन्छ अब तपाईँले दुइटा फोन छ दुइटामा एउटा लिनुहोस् न ल हुन्छ हुन्छ